हाम्रो नेपाली भाषा चाहिँ एकदमै धनी भाषा हो अरू भाषाभन्दा चाहिँ धेरै धेरै धनी भाषा हो अनि हाम्रो भाषामा चाहिँ थुप्रो प्रकारका शब्दहरू लाइन्छ हाम्रो भाषा चाहिँ अब यति भाषामा चाहिँ थुप्रो खाल्का शब्दहरू हुन्छन् थुप्रो खाले शब्दहरू प्रयोग गरिन्छन् युज गरिन्छन् मान्छेहरू बोल्ने तरिका एउटै त हुँदैन त्यस्तै हाम्रो भाषा पनि अर्कै खाले धेरै धेरै प्रकारका अब धेरै धेरै शब्दहरू हुन्छ हामी बोल्ने तरिकाहरू जस्तै कि अब हामी लड्यौँ हरे लड्यो भने लड्यो शब्द नै अब थुप्रो प्रकारले पनि भनिन्छ अनि अरू पनि जस्तै कि हाँस्यो हाँस्योलाई पनि थुप्रो प्रकारले थुप्रो तरिकाले भन्ने गरिन्छन् जस्तै कि ठुलो ठुलो स्वरले हाँस्यो मुसुक्क हाँस्यो त्यसरी त्यस प्रकार त्यस त्यस त्यस तरिकाले हाँस्योलाई चाहिँ प्रयोग गरिन्छ अरू शब्द हेऱ्यो भने बस्योलाई पनि हाम्रो हामीले विभिन्न प्रकारले भनिन्छ जस्तै कि थु थचक्कै बस्नु थपक्कै बस्नु थचक्क बस्यो त्यो प्रकारले चाहिँ हामीले बस्योलाई भनिन्छ अनि हाम्रो भाषा नेपाली भाषा धनी भएकोले गर्दाखेरि अरू भाषादेखिको धेरै विभिन्न पनि छ